मेरो घरमा सबैलाई मनपर्ने चिकन हो अनि आज म तपाईँलाई चिकनको रेसिपी बताउँछु अनि चिकनलाई धोइकन एउटा बलमा राख्नुहोस् अनि पियाज खोर्सानीहरू धोइकन काट्नुहोस् फर्स्ट पियाज काट्नुहोस् अनि राख्नुहोस् अनि त्यसको बाद खोर्सानी काट्नुहोस् टमाटर काट्नुहोस् साइडमा राखिकन तपाईँ कराही धोइधाइकन त्यहाँ ग्यासमा राख्नुहोस् कराही त्यहाँ तेल कराही तातियो भने तेल हाल्नुहोस् कराही तातियो भने तेल हालियो अनि तेल तातियो भने नुन हाल्नु नुन हालिकन खोर्सानी हाल्नु खोर्सानी भुटिकन त्यसको बादमा पियाज हाल्नु पियाजलाई रातो हुनेसम्म भुट्नु भुट्नु भुट्नु त्यसको बादमा टमाटर हाल्नु टमाटर हालिकन त्यसलाई उयो ढकनीले ढाकिदिनु ढाकिकन यस्तो तिन मिनट जस्तो पर्खिनु त्यसलाई गल्न दिनु त्यसको बादमा अनि त्यो टमाटर गलिसक्यो भने मसलाहरू हाल्नु हर्दी जिरा यस्तो गरम मसलाहरू हाल्नु त्यसको बादमा राम्ररी मिक्स गरिसकेपछि त्यसलाई मिक्स गरिसकेपछि एकछिन पोल्ट्री हालिदिनु पोल्ट्री हालिकन त्यसलाई फेरि चलाइकन ढाकिदिनु पोल्ट्री चलाइकन ढाकिदियो भने त्यसलाई अलिकति पर्खिनु यस्तो पन्ध्र मिनट जस्तो पर्खिनुहोस् फेरि पन्ध्र मिनट पर्खिकन त्यो ढकनी उघा निकाल्नु अनि ढकनी उघारीकन त्यसलाई चलाउनु अनि त्यसको माथि फेरि टमाटरको ग्रेभी हुन्छ त्यो हाल्नुहोस् फेरि पकाउनु पकाउनु पकाउनु त्यसको माथिबाट यस्तो दही हालिदिनु होस् नुन फेरि चलाउनु फेरि ढाक्नु चलाइकन ढाकिकन त्यस्तो बिस पच्चिस मिनट जस्तो पर्खिनुहोस् त्यसको बादमा त्यो राम्ररी उयो निकालिकन उयो गर्नु एउटा थालमा पस्किदिनु बलमा पनि पस्किँदा हुन्छ बलमा पस्किकन राखिदिनु होस् त्यो पाकिसक्यो भने अनि सब त्यसमाथिबाट धनिया सर्भ गरिदिनु माथिबाट धनिया सर्भ गरिदिनु अनि सबलाई दिइहाल्नु खानको लागि